हाम्रो क्षेत्रमा बद्लिँदो जलवायुले हामी कृषक कृषिहरूलाई प्रभावित पारिरहेकै हुन्छ किनभने हाम्रो क्षेत्रमा कोही बेला पानी परेको परेकै गरेर हाम्रो सम्पूर्ण खेतीहरू बिगारदिने गरेको छ बिगारिरहेको हुन्छ कसै टाइममा हामीलाई कति टाइममा हामीलाई कडा घामले लागेर तिन चार महिना खडेरी आएर हाम्रो खेतीहरू नष्ट गरिएको हुन्छ समयमा हाम्रा आँधीबेह्री असिनाहरू आएर पनि हाम्रो सम्पूर्ण खेतीहरू बिगारिक बिगारिरहेका छन् र यसरी बिगारिएको खन्डमा हामी किसानहरूले यसको बाधाहरूलाई चाहिँ हामी सम्बन्धित विभागहरूलाई सिकायत गरेर बुझाएर यस विषयमा उनीहरूलाई जानकारी गराएर हामी त्यस खेतीको फेरि री रोप्नको लागि उनीहरूलाई सरकार पक्षबाट हामीले फेरि बिरुवाहरू मागेर बिजनहरू मागेर फेरि त्यसलाई अर्कोपल्ट हामी रोप्ने कामहरू गर्छौंँ